र विशेष अब मलाई है एउटा समय नहुँदा है अब कहीँ जानुपर्दाखेरि हतार हुन्छ एउटा मान्छेको जीवन एउटा जिन एउटा समयको धेरै जहिले पनि अभाव नै भइरहेको हुन्छ है यति समय भए त यति गर्ने थिएँ भन्ने हुन्छ जहिले पनि अब आफूलाई कोही बेला अब समय हतार कोही बेला अब मिटिङहरूतिर जानुपर्छ कोही बेला बजारदेखि अब कुनै पनि जग्गामा जाँदाखेरि हतार हुन्छ त्यति बेला चाहिँ अब कोही बेला भनेको भनेको समयमा है आफूले चाहेको समयमा कोही बेला अब सामग्रीहरू हुँदैन खाना बनाउँदाखेरि कोही बेला तेल सकिरहेको हुन्छ कोही बेला अब जिराहरू सकिरहेको हुन्छ होइन अब त्यही हो नुन तेल अब कोही बेला सकिरहेको हुन्छ है एउटा अभाव त भइरहेको हुन्छ मान्छेको जिन्दगीमा तरै पनि एउटा अब एउटा हतारमा खानुपर्दा चाहिँ म चाहिँ होइन कि नत्र भने अब खोले बनाइहाल्छु त्यसमा अब खोले बनाउँदाखेरि मलाई अलिकति एउटा टमाटरको अचार बनायो भने पनि भइगयो कि नत्र भने तपाईँको अब गुन्द्रुक अथवा गुन्द्रुक बनाउँदा पनि भयो छिट्टो मिठोको लागि छिट्टो एउटा समय कम्ती लाग्ने सामग्री नलाग्ने उपाय चाहिँ त्यही हो म प्रायः चाहिँ अब हतारको बेलामा चाहिँ कि खोले बनाउँछु खोले बनाएँ भने मलाई तरकारी बना बनाइरहने जरुरत छैन हो म चाहिँ अचारसँग पनि खाइहाल्छु खोले नत्र भने अब यसो अलिकति अब दुई तिन मिनट पनि एक्स्ट्रा छ भने चाहिँ अब त्यहाँ चाहिँ म चाहिँ अब के गर्छु भने अब गुन्द्रुक उमालेर है पानीमा उमाल्छु भुलुक्क उमालेर खान्छु यति नै हो मेरो सामग्री नभएकोमा उयसमा चाहिँ म यही चिजहरू है यही खानापिनाहरू चाहिँ अब खान रुचाउँछु अनि कम समय पनि लाग्ने चाहिँ यही उपायहरू हो